मेरो परिवारमा हामी जम्मा छजना सदस्यहरू छ जस्तो मेरो श्रीमान म अनि मेरो तिनजना छोरा र मेरो श्रीमानको बुबा हुनुहुन्छ र हाम्रो परिवारमा चाहिँ अहिलेसम्म दुखः सुखः है सबै कुरा चाहिँ एउटा प्रेममा चलिरहेको छ र हामी आफ्नो आफ्नो जिम्मेवारहरूमा छौँ है छोराहरू ले दुईजना छोराहरूले आफ्नो अध्ययनको क्रमलाई स्कुल है लाइफलाई सक्किन अब कलेज लाइफलाई स्टार्ट गर्ने सुरमा छ र सानो छोरा अहिले यो वर्षहरू मा चाहिँ आठौँ श्रेणीमा अध्ययनरत छ र उहाँहरूको छोराहरूको है आफ्नो आफ्नो इच्छा छ आफ्नो आफ्नो है चाहना सोखहरू छ र पनि त्यो चाहना सोखहरूलाई है जवान भएपनि है एकतिर राखेर परिवारमा सघाउनु पर्ने है आमा बाउलाई टेवा पुर्याउने कुराहरू मा चाहिँ है छोराहरू ले धेरै हामीलाई चाहिँ सहायता गरेको छ जस्तो परिवारमा कोही समय दुखः बिमार हुदाँ है कोहीबेला घर परिवार है हामीले छोडिकन नानीहरूकै भरमा छोडिकन हामी कुनै ठाउँमा है हामी घुम्न जाँदा कुनैपनि कामहरूलाई लिएर हामीले जाँदाखेरि पनि है हामीले परिवारमा कुनै प्रकारको त्यस्तो फर्केर आउँदाखेरि समस्याको कुराहरू देख्न परेको छैन र असलसँग है आजको दिनसम्म हाम्रो परिवारहरू हामीले अघि बढाइराख्नु सकेका छौँ र परिवारमा सबै प्रकारको कुराहरू है प्रयाप्त रूपमा है जुटिन पनि सकेको छ र जति कुराहरू है हाम्रो परिवारमा है छ त्यो कुराहरू चाहिँ है परिवारमा साझा हुने गर्दछ कतिपय हामीले एक दुसरामा दिनुपर्ने है सहायताको कुराहरू सान्तवनाको कुराहरू है हामीले हाम्रो नानीहरूलाई कसरी है परिवारिक शिक्षाहरूदेखि है हामीले हुर्काउनु पर्ने त्यो कुराहरूमा पनि हामीले धेरै समयहरू हामीले हाम्रो नानीहरूसँग बिताउने गरेका छौँ र जसको कारणले गर्दा चाहिँ हाम्रो नानीहरूमा पनि हामीले धेरै कुरामा बदलावको कुराहरू पाएका छौँ है आजभन्दा धेरै वर्ष अगाडि हाम्रो नानीहरूमा ढिँडपना अटेरपना है परिवारमा नसघाउने त्यसतो कुराहरू पनि थियो तर अहिलोको समयमा चाहिँ है तिनीहरूको जति ज्ञानहरू बढदै गयो है पर्बरिसले चाहिँ मानिसहरूको जीवनलाई परिवर्तन गर्छ भन्छ त्यसरी नै है जब जब हामीले आफ्नो पर्बरिसहरूलाई बदलाउँदै गयौँ है हाम्रो नानीहरूको जीवनमा पनि परिवर्तन आएको छ र परिवारमा पनि है धेरैकुराहरू है सुधार आएको छ